मैले यहाँ रेस्टुरेन्टमा खाना खानु आएको थिएँ अनि यहाँ खाना खाँदा चाहिँ मलाई म वेटरलाई भन्न चाहन्छु मेरो उयसमा चाहिँ खानामा चाहिँ अलिक सब्जीमा चाहिँ नुन अलिक राम्रो लागेन रहेछ अन्त म यसमा चाहिँ नुन माग्नुपऱ्यो अन्त यो अलि थुक्पाहरूमा चाहिँ थुक्पाहरूमा पनि अब त्यति अब राम्रो राम्रो उयो छैन रहेछ अनि म यहाँ अलिक अब यो थुक्पामा पनि नुन थपिमाँग्छु अन्त यो मिठाईहरू पनि मैले मगाएको थिएँ अब खानको लागि अनि यो मिठाईमा पनि अब चिनीहरू अलिक कम्ती रहेछ अब त्यसमा चाहिँ अब मजाले लायो भने चाहिँ लगाएर बनायो भने चाहिँ एकदम राम्रो हुन्छ म अब यो खाना खानु चाहिँ यो रेस्टुरेन्टमा फर्स्ट अब आएको थिएँ तर अब अलिक धेरै अब नुन पनि अब कम्ती लागेको लागेछ होइन खानाहरू पनि त्यति राम्रो रहेनरहेछ अनि म यो अब कम्प्लेन जस्तो अब म वेटरलाई भन्न चाहन्छु अब यहाँ चाहिँ यो सबै कुरो राम्रो यदि बनाएको छ भने त अब सबै मान्छेहरू आए होइन खान्छ अनि सबै कस्टमर पनि बेसी आउँछ तर अब यो पकाउनेहरूले चाहिँ अब राम्रोसँगले पकाइदियो भने चाहिँ अब त्यसमा ठिक अब जुन अब नुन लाग्नुपर्नेमा मजाले नुन लागेको होइन छ भने त राम्रोसँगले मान्छेले खान्छ राम्रो पकाएको छ भने त राम्रोसँगले मान्छेले खान्छ तर अब राम्रो पकाएको छैन नुनै लागेको छैन अनि खाना पनि राम्रो स्वाद त हुँदैन अनि मिठाईहरूमा पनि त्यही हो अब अलिक कसै नुनको हुन्छ कसै चिनीको हुन्छ अब त्यसमा अब कम्ती भयो भने पनि अब त्यसमा मान्छेले अब कस्टमरले त्यति साह्रो र रमाएर अब यो होटलतिर आउन चाहँदैन अनि डिमान्डहरू गर्न गर्दैन अनि खान पनि मान्छे त्यति आउँदैन तर अब म चाहिँ उयो वेटरलाई भन्छु अलि राम्रोसँगले नुन लगाउनुहोस् होइन अनि राम्रोसँगले अब आउनेलाई राम्रोसँगले अब भनेर राम्रोसँगले भनेर अब पकाउनेलाई पनि तपाईँले राम्रोसँगले पकाउनेलाई अब राम्रोसँगले ठिक उयसमा नुनहरू लगाउनु अनि मिठाईहरू बनाउँदा पनि अब ठिक स्केलले अब लगायो भने राम्रोसँगले हुन्छ नि होइन अनि त्यसमा चाहिँ म अब वेटरलाई भन्न चाहन्छु अब राम्रोसँगले पकाउनेलाई अगाडिबाटै नै अब अलर्ट गर्न चाहन्छु अब राम्रोसँगले लगाउन सकोस् अनि जसमा अब दामी बनाएको छ भने सबै टेस्टी छ भने प्रत्येक अब कस्टमर पनि आएर खानसक्छ प्रत्येक कस्टमरले पनि अब मगाउँछ अनि यो होटेलमा जति पनि आउने अब कस्टमरहरू छ उनीहरूले अब बेसी मात्रामा उनीहरूले मगाउने पनि गर्छ अब यो चल्छ पनि तर अब यसरी नुन कम्ती चिनी कम्ती मिठाईहरूमा चिनी कम्ती अनि खानाहरूमा नुन कम्ती भातहरू गिलो छ भने अब मान्छेहरू खान आउँदैन नि त जति राम्रोसँगले अब उनीहरूले गर्नसक्छ त्यतिमा अब गर्नसक्यो भने चाहिँ राम्रो हुन्छ